म राम्रै छु तिमी कस्तो छौ हेप्पी न्यू इयर गजलडुबातिर जाउँ भनेको अँ ल अनि यसो बिन्दास आँट गरेको जस्तो हुन्छ सायद त्यतापट्टि त अँ अँ

अँ त्यो उठाउनुपर्छ कति गरिकन उठाउनु एक हजार उम् अनि तर ए सब्जीहरू किन्नु को जान्छ उम् चिकन बनाउँ अँ कि भयो भने बिरयानी बनाउँ न अनि

अँ उनीहरूको लागि पनिर बनाइदिनुपर्छ सायद उम् पनिर अनि दाल पापड उम्

अँ कसरी सक्छौँ खर्च त लाग्छ होला थुप्रै उम् यस्तो कि अब एक हजार त मैले भनिरहेको छु अब पुगेन भने अझै उठाउनु पर्छ पैसा ल भाँडाहरू अब सबैको घरबाट उठाउनुपर्छ अँ अँ छब्बिस तारिक ल ल राखेको ल